हजुर हो त हजुर तपाईँलाई के चाहिएको थियो होला हजुर आइफोन भिभो ओप्पो रेडमी तपाईँ कुन चाहिँ लिन चाहनुहुन्छ हजुर तपाईँको आइफोनहरूको रेटहरू भिभो ओप्पो रेडमीहरू लिनुभयो भने चाहिँ तपाईँले टेन थाउजेन्डको पनि पाउनुहुन्छ अनि ट्वेन्टी अब त्योभन्दा माथि पनि पाउनुहुन्छ हजुर इएमआईबाट हजुर म दिन्छु तर तपाईँले डाउनपेमेन्ट गर्नुपर्ला त्यसको लागि तपाईँलाई अब फोनको बारेमा केही डिटेल्सहरू जान्नु छ हजुर आइफोनको बारेमा चाहिँ तपाईँले के पाउनुहुन्छ भन्दा चाहिँ आइफोनमा चाहिँ तपाईँले अलिकति अरू फोनभन्दा चाहिँ डिफरेन्ट पाउनुहुन्छ त्यसको क्यामेरा क्वालिटी अन्त तपाईँले आइफोनमा चाहिँ अरू फोन जस्तो फ्यसिलिटी चाहिँ अब आइफोनमा चाहिँ बेसी नै हुन्छ अरू फोनमा चाहिँ त्यति साह्रो हुँदैन अब फोटोहरू खिच्नुभयो भने चाहिँ तपाईँको अरू फोनमा चाहिँ ब्लरहरू अब फोटो क्लियर नआउनेहरू हुन्छ आइफोनमा चाहिँ तपाईँलाई क्यामेराको क्वालिटी सँगसँगै स्टोरेजहरू पनि बेसी पाउनुहुन्छ तपाईँले आइफोनमा चाहिँ एइट जिबी ऱ्याम सिक्स्टी फोर जिबी इन्टरनेल जस्तै ट्वेल्भ प्रो थर्टिनहरूमा चाहिँ तपाईँले अब अँ थ्री हन्ड्रेड इन्टरनलहरू भएको पाउनुहुन्छ तपाईँ चाहिँ कुन चाहिँ आइफोन नै लिनुहुने हो हजुर मैले भनेको जस्तै भिभो ओप्पो रेडमीहरू अब तपाईँ कुन चाहिँ मोडलको लानुहुन्छ अब क्वालिटी तपाईँले सबैमा राम्रै पाउनुहुन्छ तर अब आइफोनको भन्दा चाहिँ कम क्वालिटी अब सेटिङ्सहरू पनि सेटिङिसहरूमा पनि अलिकति कम्ती नै ऊ यो पाउनुहुन्छ अब स्टोरेजहरूमा पनि कम्ती पाउनुहुन्छ अब कम्ती अब तपाईँले ट्वेन्टी थाउज्यान्ड थर्टीसम्मको लानुभयो भने चाहिँ तपाईँले सिक्स्टी फोर जिबी फोर जिबी ऱ्याम सिक्स्टी फोर इन्टरनलहरू भएको पाउनुहुन्छ तपाईँले क्यामेरा पनि अलिकति राम्रो हुन्छ अब तपाईँ टेन थाउज्यान्डसम्मको लानुभयो भने चाहिँ त्यसमा चाहिँ तपाईँको क्यमेरा क्वालिटी अब स्टोरेजहरू चाहिँ तपाईँले अलिकति कम्ती नै पाउनुहुन्छ अब तपाईँ जुन चाहिँ लानुहुन्छ त्यही लानुहोस् तपाईँ अरू चाहिँ भयो भने मलाई कल कन्ट्याक्ट गर्नुहोस् न ल